विभिन्न मौसमहरूमा पाइने फुलहरू त तिनीहरू हुँदै हुन् बर्खामा भने बर्खामा त खालि पानी पानी मात्रै पर्छ यसमा फुलहरू रोपिँदैन अब यसको लागि हामीले नर्सरी बनाउनुपऱ्यो नर्सरीमा फुलहरू रोप्नुपऱ्यो नर्सरीमा स्या बी अब बिल्डिङमा छानाहरू लगाएर होइन छानाहरू लगाएर नर्सरी बनाउनुपर्छ अनि यसको जुन मल हो अ यो पानीझरीमा त्यो सबै विशेषतः प्रायःजस्तो सबैतिर अब हामीले प्लान्टै मात्रै देख्छौँ किनभने पानीझरीमा बर्खाको समयमा त कुनै फुलहरू हुँदैन बाहिर राख्यो भने कुहिएर एनिटाइम पानी मात्रै पर्छ त्यही भएर त्यही भएर हामीले यसमा पानीझरीमा बर्खामा त हामीले प्लान्टै रोपिदिएको देखेको छौँ सबैहरूको घरमा प्लान्टै मात्रै हुन्छ अनि यो फुलहरू जोगाउनुको लागि बर्खामा पनि हामीले फुल फुलाउनु छ जोगाउनु छ भने नर्सरी बनाएर पट पटमा फुलहरू रोपेर नर्सरीलाई हेरसेक गरेर पानी दिएर तिन पानीहरू दिएर मलहरू दिएर दबाईहरू दिएर हामी त फुलहरू जोगाउन सक्छौँ